हेलो ए नमस्कार ए म तपाईँको दोकानमा सब्जी पाइन्छ नि है

डल्ले खोर्सानी डल्ले खोर्सानी चाहिँ कसरी किलो छ हो अहिले ए हो ए अच्छा अच्छा सबै अर्ग्यानिक सबै अर्ग्यानिकै हो हजुर युरिया लगाएर युरिया लगाएको हुन्छ भन्छ त अन्त लौकाहरू पनि बिहान राखेको लौकाहरू त बेलुकी ल्याए बिहान यत्रो बडे हुन्छ भन्छ त अन्त अलिकति डाउट लागेर नि तपाईँलाई

गोबार मलमै हुन्छ गोबार मलमै हो सब्जी अलिकति त्यही फर्सीको मुन्टाहरू अनि ल मलाई नि घरमा अलिकति चाहिएको छ कि त्यसको लागि म आउँदैछु नि तपाईँकोमा बेलुकीतिर हुन्छ सर राखेँ ओके सर